म चाहिँ नेपालको प्रख्यात गायक स्वप्न सुमनज्यूलाई चाहिँ भेट्न चाहन्छु उहाँको गीतहरू भने एकदमै राम्रो हुन्छ

स्वप्न सुमनलाई स्वप्न सुनमज्यूलाई भेट्न चाहन्छु समीर श्रेष्ठलाई भेट्न चाहन्छु हाम्रो यहाँ प्रख्यात गायकहरू भन्नुपर्दा अरूण अरूणा लामाज्यूको गानाहरू चाहिँ मलाई एकदमै मनपर्छ मलाई लता लता मङ्गेस्करको गाना र अरिजित सिंहको गाना पनि एकदमै मनपर्छ अरिजित सिंहलाई मलाई प्रत्यक्ष रूपमा भेट्न मन छ आउनु त भएको थियो एकपल्ट तर भेट्न चाहिँ मैले पाइनँ तर मलाई भेट्न चाहिँ इच्छा छ